हजुर हजुर हजुर ए हजुर नमस्ते सर

हजुर हजुर हजुर

हजुर हजुर ट्युसन पनि पठाउँछु अनि म फेरि घरमा आफै पनि गाइड गर्छु

अँ हजुर अलिअलि हजुर अलिअलि त गर्दैछौँ हो अनि उसको चाहिँ स्कुलतिर चाहिँ अलिक अब स्पोर्ट्सहरूतिर केमा चाहिँ अलिक बेसी ध्यान दिन्छ उसले तपाईँहरू पनि हेरिदिनुहोस् न हामीलाई पनि भनिदिनुहोस् हजुर उसले चाहिँ होइन स्कुलतिर रूचि चाहिँ केमा देखाउँदैछ स्पोर्ट्सहरूतिर अलिकति हामीलाई पनि भनिदिनुहोस् भनेको नि

ए होइन हजुर सर हजुर हामी सपोर्ट गर्छौँ नि उसले फुटबलमा बेसी ध्यान दियो भने त हामी सपोर्ट गरिहाल्छौँ हुन्छ सर हुन्छ हुन्छ